हाम्रोमा चाहिँ अस्ति दार्जिलिङमा चाहिँ हाम्रो त्यो ट्रेन टोय ट्रेनको हाम्रो त्यो फ्रेसस लागेको थियो त्यो त्यो चाहिँ विन्टरमा लाग्छ तपाईँको अन्त त्यसमा चाहिँ तपाईँको सबै प्रकारको खानेकुराहरू पाउने हाउसीहरू हुने प्रकार हुन्छ हो त्यसमा त्यस्तो किसिमको हुन्छ हाम्रो उसमा चाहिँ